र म भाइको गाडीमा चढेर आएँ र यहाँ ठि ठिक ठाउँमा पनि ल्याइ पुर्यायो र मेरोमा त पाँच सय रुपियाँको नोट छ र तपाईँकोमा खुजुरा छ कि छैन फर्काउने